मलाई यात्रा भनेको अब साथीहरूसँग पनि गरिन्छ अब कि त हाम्रो परिवारसँग पनि गरिन्छ अब मन पर्ने भनेको दुइवटा हो किनकि साथीहरूसँग यात्रा गर्दाखेरि पनि अब अलग्गै मजा आउँछ एउटा त्यो हो हाँसी खुसी भएर अब साथीहरू धेरै दिन भएको हुन्छ नभेटेको अन्त साथीहरूसँग गएर यसो नचिनेको जहाँ नजानेको जगामा गएर बसेर नयाँ नौलो खाएर अब त्यो घुम्नु मजा नै आउँछ अब परिवारसँग पनि एउटा परिवारको एउटा बोन्ड राम्रो हुन्छ यसो घुम्नु गयो सँगै बसेर यादहरू अब बनिन्छ हामी अब एक पटक साथीहरू भएर सन्दकपु गएको थियौँ साह्रै नै मजा आएको थियो हामी चार पाँचजना थियौँ साथीहरू गएर त्यहाँ माने भन्ज्याङमा बसेर त्यहाँबाट चाहिँ माथि सन्दकपु गएर फालुट पनि जाने कुरा थियो तर गाडी त्यो अलिक बाटो बिग्रेकोले गर्दाखेरि गइएन अन्त सन्दकपु बसेर फर्केको थियौँ साह्रै नै मजा आएको थियो अन्त त्यसरी मजा आउँछ मजा आउने गर्छ साथीहरूसँग पनि अब फ्यामिलीसँग पनि